हाम्रो पश्चिम बङ्गालमा जति पनि शिक्षा विद्यालय भनौँ अब विद्यालय उच्च विद्यालय प्राथमिक पाठशाला र उच्च माध्यमिक पाठशालारू जति पनि छ त्यसमा चाहिँ अब पर्याप्त शिक्षकहरू नभएकै मलाई महसुस लाग्छ किनभनेदेखि अब नानीहरू कतिवटा नानी कुनै स्कुलमा चाहिँ नानीहरू यति बिघ्न छ त्यो अनुसारको चाहिँ अब शिक्षकहरू छैन अब शिक्षामा चाहिँ टिचिङ लाइनमा चाहिँ कस्तो हुन्छ भनेदेखि स्कुलमा चाहिँ थट्टी इज् टु वान भनेर भन्छ तर थट्टी इज् टु वान भनेको मतलब चाहिँ तिसजना नानीमा एउटा शिक्षक भनेर भन्छ तर त्यो अनुसारको कतिवटा स्कुलहरूमा त्यति शिक्षकहरू हुँदैनन् त्यसको मतलब चाहिँ तिसजना नानी भनेपछि नब्बेवटा नब्बेजनामा चाहिँ तिनजना शिक्षक हुनुपर्छ होइन त्यो नब्बेवटा नानीहरूमा तिनजना शिक्षक नहुन पनि सक्छन् र पश्चिम बङ्गालले चाहिँ कसरी चाहिँ अहिले यो शिक्षक अभावलाई चाहिँ कसरी मिलाइरहेको मिलाएर राखिरहेको छ भनेदेखि प्यारा टिचरहरू भयो एडहक एडहक टिचरहरू भयो त्यसरी मिलाएर राखिरहेको छ त्यति पनि नभएर अब कति स्कुलमा त प्यारा टिचर र एडहक टिचरहरू नआएकोले कारणले चाहिँ अब सि स्कुल त चलाउनैपऱ्यो स्कुल छ नानीहरू पनि पढाउने छ तर त्यहाँनिर टि टिचरहरू नै छैन कसरी चाहिँ आउँछ भन्दाखेरि चाहिँ बगानले नै उनीहरूलाई स्यालरी दिएर हुन्छ नि अब बगानको अब हाजिरामा उनीहरूले कमान चलाइरहेको छ कति स्कुलमा शिक्षकहरू मिलेर टिचरहरूलाई एउटा कस्तो भनेदेखि उनीहरूले आफै आफै मिलेर नै टिचरहरूलाई हायर गरेर चलाइरहेको हुन्छ र यस्तो शिक्षक शिक्षा क्षेत्रमा चाहिँ यस्तो खालको अभावलाई चाहिँ नजरअन्दाज चाहिँ पश्चिम बङ्गालमा भइरहेको छ हाम्रो नेपाली शिक्षामा त झन् यति बिघ्न अहिले उयो छ अब तल्लो लेवलको भइरहेको छ बङ्ला स्कुलतिर कस्तो हुन्छ भनेदेखि शिक्षकहरू पनि पर्याप्त मात्रामा छ त्यो स्कुलमा नानीहरू पनि पर्याप्त मात्रामा हुन्छ हाम्रो नेपाली नानीहरू नेपाली स्कुलतिर जाइदिँदैन र अन्त ती टिचर एपोइन्टमेन्ट मात्रै खोजेर कसरी हुन्छ किनभनेदेखि अब टिचर एपोइन्टमेन्ट त खोज्यो तर यता नानीहरू चाहिँ नेपाली स्कुलमा पढाउनै खोजेन भनेदेखि टिपर टिचर एपोइन्टमेन्ट पनि कसरी पनि गर्छ र यसरी चाहिँ अब शिक्षाको शिक्षाको जो प्रणाली छ यो प्रणाली छ सु पश्चिम बङ्गाल सरकारले चाहिँ निकै नै सुधार गर्नुपर्ने हुन्छ हाम्रो नेपाली स्कुललाई त झन् म त झनै अझै अभाव देख्छु मेरो भन्ने कुरा यही छ शिक्षाको मा उयो शिक्षक क्षेत्रको मामिलामा चाहिँ